मैले चाहेको जस्तो खाना बनाउँदाखेरि बनिएन भने मलाई पहिलो कुरा त धेरै दुःख लाग्छ र तर पनि अब त्यस्तै चाहेको कुरा जस्तो बनाउनु भएन भने म त्यही बनाएको कुरामा केही सुधार गर्छु जसले कि त्यो खाना नफ्याँक्नुपरोस् र हामीले सबैलाई त्यो सुधार गरेर सबैलाई खिलाउन सकौँ जस्तो कि तपाईँको अब मर मसलाहरू अलिक धेरै भयो भने त्यसमा अलिक पानी सानी हालेर अलिक त्यसको जति हालेको छु त्योभन्दा अलिकति अझ धेरै मिसाएर त्यसमा अलिक मसलाहरू कम्ती गरेर नुनहरू बेसी भएको छ भने निम्बुहरू हालेर अथवा दहीहरू हालेर सब्जीलाई अझ मिठो बनाउन प्रयास गर्नेछु